खेतिपातीमा अब मलाई मनपर्ने पक्ष चाहिँ अब त्यही हो एक्लै रोपिँदैन साथी भाईहरू खेताला बोलाएर हुन्छ कि अब यता उता मल बोकेर हुन्छ कि मजाले मिलेर एकता भएर अब मजाले पिकनिक सिकनिक खाँदै रोप्यो भने फलायो भने त्यसको फलहरू अब मजाले मजा मजाले फल्यो भने अब लटरम्मै फल्छ अब टमटरले भयो अब मटरले भयो कस्तो हरियालीसँगले देख्छ अब त्यसरी फलेको फलिदियो भने छे अब खुसी लाग्छ आब अलिअलि बेच्नु भयो अब अलिअलि खानु भयो अलिअलि अब छिमेकीहरूतिर बाँडेर अब सबैले दुःख गर्नै पर्छ अब खेताला पात बोलाएको हुन्छ उनीहरूलाई पनि अलिअलि दियो भने अब उनीहरू पनि खुसी रहन्छ फेरि नेक्स्ट टाइमदेखिन्को खेताला बोलाउँदा पनि आइदिन्छ अब रोप्नु मजा आउँछ त्यति बेला अब यता उता अब मेरो मात्रै भएन अब छिमेकीतिर पनि गएर अब हामी उनीहरूलाई रोप्नु सहायता गर्यो भने अब उनीहरू पनि यता उता गर्दा आफ्नोमा पनि आइदिन्छ अब उनीहरूले रोपिदिन्छ अब पिकनिक जस्तो बनाएर मजाले रोप्यो भने चाहिँ अब मल मल जल चाहिँ अब राम्रो मिल्यो भने त अब अवश्य फल्नु सक्छ फलेपछि अब त्यसलाई कत्ति कुरा अब खानु अब हामीले अब आफ्नै हातले रोपेको आफ्नै दुःख गरेको अब पसिना निक्लिएको आफूले आफ्नो जिउ शरीरलाई पनि राम्रो हुन्छ त्यो आफ्नै बारीमा रोपेको खानु पाउँदा चाहिँ अब कति खुसी लाग्छ बजारको अब थुप्रै अब दबाईहरू हालेको खानुभन्दा चाहिँ आफूले दुःख गरेको रोपेर खाएको त अब एकदमै राम्रो हो एकदमै अब जिउलाई पनि अब एकदमै राम्रो बनाउँछ फ्रेस जिउ एकदम फ्रेस बनाउँछ